हेलो हेलो हजुर भाइ

हजुर भन्नुहोस्

ए हजुर हजुर हो नि सब्जी दोकान फलफुलको पनि छ हजुर हजुर हजुर ए हजुर हजुर मेरोमा छ नि सब्जी फलफुल

तपाईँलाई तपाईँ दोकानमै आउनु भयो भने चाहिँ राम्रो हुन्थ्यो हो यसो हेरेर दामहरू उयो गर्नु हुन्थ्यो तपाईँले लिनुभयो भने चाहिँ कति केजीजस्तो लिनुहुन्छ ए त्यसो हो भने त आउनुहोस् न बिस केजी तिस केजी हो भने त म अलिकति मिलाइदिइहाल्छु नि भाउहरू ए हजुर हजुर सबै छ मेरो फ्रुट्सको दोकान पनि हो नि फलफुल पनि छ र तपाईँ आएर हेर्नुभयो भने म तपाईँलाई दामहरू पनि मिलाइदिन्छु नि धेरै धेरै उठाउनेलाई त म मिलाउँछु दाम हजुर हजुर छ नि आलु चाहिँ हजुर ए अहिले एक सय रुपियाँ गरेर छ कि तर म तपाईँले निकै उठाउनु भयो भने त तपाईँलाई म एट्टीजस्तो गरिदिन्छु नि एट्टीजस्तो हजुर म एट्टीजस्तो गरिदिन्छु नि दर्जनको सत्तर गरेर छ हो तर तपाईँले निकै लानु हुँदो रहेछ त्यसले गर्दाखेरि चाहिँ म पचासजस्तो गरेर दिन्छु नि हजुर अनि आलु अहिले तपाईँको तिस रुपियाँ केजी छ तपाईँले बिस पच्चिस केजी उठाउनु भयो भने चाहिँ म तपाईँलाई बिस पन्ध्र पन्ध्र रुपियाँ गरेर दिन्छु नि पन्ध्र रुपियाँ गरेर हजुर अनि तपाईँलाई क्यापसिकम चाहिँदैन क्यापसिकम चाहिँदैन तपाईँलाई क्यापसिकमहरू चाहिँ चाहिँदैन हजुर हजुर

हजुर हजुर ए

ए हजुर हजुर छ छ छ हजुर छ अनि गाजरहरू पनि छ हजुर हजुर बन्दाकोपी चाहिँ अहिले तपाईँको पन्ध्र रुपियाँ केजी छ हो तपाईँको लागि चाहिँ म दस गरेर मिलाइदिन्छु नि हजुर ए हुन्छ त्यसो हो भने म तपाईँले लिस्ट गर्नुहोस् कि आलु कति केजी बन्दाकोपी कति केजी भनेर अन्त त्यो गरिदिनुहोस् न म आए म पठाइदिन्छु नि ल हुन्छ हुन्छ भाइ